नाम्ची धेरै ठुलो छैन तर एउटा सानो जग्गा हो जहाँनिर धेरै त छैन तर कम्ती छ बस्ने जग्गाहरू बसाउने जग्गाहरू अनि नाम्चीमा टोटल टोटल होटेलहरू कतिवटा छ एक सौ साठीवटा जस्तो छ त्यहाँनिर त्यसको नामहरू धेरै धेरै छ होटल सानडुप्छे होटल माया होटल मायल होटल कृष्ण होटल काभेरी होटल मैनामला होटल बक्स होटल कोनि के जाति होइन अन्त धेरै प्रकारको होटलहरू छन् ओयो पनि छ ओयो पनि छ त्यहाँनिर बेसी भनेको पनि दिनमा एक घन्टाको लागि आउने पर्यटकहरू धेरै हुन्छ दस बाह्रजना जस्तो त हुन्छै हुन्छ एउटा रुम भेकेन्टै हुँदैन त्यहाँनिर एउटै रुम भेकेन्ट हुँदैन अलिकति महँगो भनेको माथि होटल मैनमला त्यहाँदेखि घुम्ने जग्गाहरू भन्नु भने रक गार्डन छ रोज गार्डन छ सानडुप्चे छ साई मन्दिर छ हेलिप्याड छ चारधाम छ आई लभ नाम्ची लेखेको जग्गा छ त्यहाँ माथि सानडुप्चेको त्यहाँनिर तारेभिर त्यो चाहिँ सदाम साइड पर्छ त्यो सदाममा चाहिँ के छ भन्दाखेरि चाहिँ भिर छ जहाँबाट बेलुका तारा देखिन्छ मुनि हेर्दाखेरि भिर हुन्छ पर हेर्दा कालिम्पोङ देखिन्छ यतापट्टि खोला देखिन्छ रोड देखिन्छ बादल देखिन्छ आकाश देखिन्छ रुख देखिन्छ पानी पानी त भन्यो है पात देखिन्छ त्यहाँदेखि अर्को जग्गा कहाँ छ भने रक गार्डन रक गार्डनमा चाहिँ के छ भन्दाखेरि रक गार्डनमा घुम्ने जग्गा छ घुम्ने जग्गा कस्तो भन्दा अलिकति हिँड्नुपर्छ आधी घन्टा जस्तो ढुङ्गै ढुङ्गा हुन्छ त्यसै कारणले त्यसको नाम रक गार्डन राखिएको हो त्यो ढुङ्गाले गर्दाखेरि चाहिँ मान्छेहरू बेसी जाँदैन तर केटाकेटीहरू बेसी जान्छ त्यो चाहिँ किन हो भन्दाखेरि जङ्गल अलिकति बेसी छ रक्सी खानेहरू पनि बेसी जान्छ ठिकै हो रक्सीहरू त खान्छै खान्छ त्यहाँतिर त्यहाँनिर बेसी जाने चाहिँ नानीहरू हुन्छ यस्तोहरू बच्चाहरू भर्खर सोह्र पन्ध्र वर्ष पुग्दै गरेको अन्त त्यहाँदेखि छ हाम्रो माथि सानडुप्चे त्यहाँ चाहिँ अलिक धार्मिक मान्छेहरू मात्रै जान्छ फेरि जस्तै कि म यिनीहरू त होइन म त्यहाँदेखि हाम्रो आयो अर्को जग्गा चारधाम चारधाममा बेसी घुम्ने मान्छेहरूभन्दा हिन्दू टुरिस्ट हुन्छ टुरिस्ट हिन्दूहरू यहाँनिर चाहिँ के छ भन्दा चारवटै धाम छ चारवटा धाम कताको इन्डियाको त्यहाँदेखि अर्को जग्गा कहाँ छ भन्दाखेरि हेलिप्याड हेलिप्याडमा एउटा क्याफेटेरिया छ एउटा क्याफेटेरिया छ एउटा होटल छ त्यहाँनिर चाहिँ हेलिप्याडको एच लेखेको छ त्यहाँनिर हेली हेलिकोप्टर ल्यान्डिङ हुन्छ त्यहीँनिर स्कुटी बाइकहरूको लाइसेन्सको लागि सिकाउँछ त्यहाँनिर बेसी पिक्निक खानु पनि जान्छ त्यहाँदेखि अर्को जग्गा कहाँ छ त्यति हो